दार्जिलिङको है महाकाल मन्दिर त पुरानो ऐतिहासिक मन्दिर हो त्यसमा त तिनवटा शिवलिङ्ग छ है यो त ब्रह्म बिष्णु महेशको रुपमा पुजिन्छ